हेलो चालक दाजु मैले तपाईँलाई दार्जिलिङदेखि बागडोग्रासम्मको लागि क्याब बुक गरेकी थिएँ नि म उही बोल्दैछु तपाईँले त साह्रे ढिलो पो गर्नुभयो त यो के भएर यस्तो ढिलो भयो यस्तो ढिलो हुने भए अगावै जानकारी गरिदिनु भएको भए राम्रो हुन्थ्यो मेरो फ्लाइटको समय पनि हुनलाग्यो तपाईँ समयमा नआइपुगी दिनुभएको कारणले गर्दा मलाई धेरै समस्याहरू झेल्नु परिरहेको छ र मलाई तुरन्तै फ्लाइट पक्रिनुपरेको कारणले गर्दा म अर्कै क्याब बुक गरेर जाँदैछु र मैले जुन क्याब तपाईँको एप मार्फत् बुक गरेको थिएँ त्यो क्याबलाई चाहिँ रद्द गरिदिनु होला